मैले चाहिँ अब त्यही दस एघार बाह्र त्यो उमेरदेखि चाहिँ अब हल्का गीतपट्टि गीत गाउनु थालेको मैले अब स्कुलतिर कहिले प्रोग्राम हुन्थ्यो है त्यहाँ पनि गएर गीत गाउँथेँ अब कतिवटा हाम्रो गाउँतिर पनि त्यो हौ त्यो हो त्यो कम्पिटिसन हुन्थ्यो त्यहाँ पनि भाग लिन्थेँ अब त्यहाँ पनि गीत गाउँथेँ त्यसरी नै गरेर चाहिँ मैले अब धेरै कुरो सिकेँ पनि है यो गायनबाट अब कसरी चाहिँ अब यो कम्पिटिसनतिर अडिसन फेस गर्नुपर्ने अब कसरी गीत गाउनुपर्ने के पाराले गीत गाउनुपर्ने अब यसरी नै धेरै कुरा सिकेँ अब सिक्दै सिक्ने अझै प्रयास पनि छ मेरो जारी छ है अब अहिले धेरै कुरा सिक्छु यही अब यसरी नै गीतबाट अझै धेरै कुरा सिक्छु भन्ने अझै मेरोमा छ त्यो प्रतिभा त्यो प्रयास